हेलो ए म चाहिँ यहाँ स्कुलबाट चाहिँ टिचर बोलेको के भन्छ तपाईँको छोरा यता आएको छ कि अन्त के भन्छ तपाईँलाई थाहा छ होइन कति बजी छुट्टी हुन्छ भनेर हजुर अब साँढे तिन भइसक्यो अन्त तपाईँ आउनु भएको छैन भनेर कल गरेको थिएँ हौ तपाईँको छोरा छ नि त अन्त यहाँ हो पर्खिरहेको छ हजुर ए हुन्छ म राखिदिन्छु नि तपाईँको छोराको नाम मोहम्मद है ए हुन्छ अन्त के भन्नु अब तपाईँको छोरा त अलिकति साह्रै नै छ पढ्दाखेरि चाहिँ अब हल्का चाहिँ पढ्छ तर अब यस्तो राम्रो चाहिँ छैन ए एकाडेमिक्समा त्यसले अब हजुर यता पनि टेर्दैन त्यस्तो अब मैले अलिकति हिर्कायो भने मात्रै पढ्छ हो अनि अस्ति के भन्छ इक्जाम भएको थियो तपाईँलाई भनेन होला हजुर पढेकै थिएन रहेछ अन्त ट्वेन्टीमा चाहिँ एक आधा मात्रै ल्यायो हजुर सबैभन्दा लोवेस्ट त्यसकै मार्क्स छ हजुर हजुर मैले अब पुरा ट्राई गरेँ कि अब त्यसलाई चाहिँ अब अलिक इस्पेसिफिकली केयर नै चाहिन्छ भनेर अलिक त्यसलाई अब अरूहरूसँग बेसी घुम्नु नदिनु साथीहरूसँग पुरा डुल्दोरहेछ नि त हो अन्त त्याहाँदेखि अस्ति मैले पनि देखेको थिएँ हजुर पुरा खेल्दो रहेछ अन्त अलिकति चै आबो दुई तिन घन्टा चाहिँ दिनबदिन प्र्याक्टिस चाहिँ गरोस् भनेर किनकि अब प्राक्टिस गऱ्यो भने नै अब अलिक राम्रो हुन्छ नि त हो अन्त भनेको अन्त चाहिँ के भन्छ छोरालाई ह्यान्ड राइटिङ पनि गराउनु सिकाउनु ह्यान्ड राइटिङ एकदमै नराम्रो छ हो ह्यान्ड राइटिङ नराम्रो छ त्यो गर्यो भने चाहिँ अब राम्रो हुन्छ भनेर हजुर हजुर तर अब तपाईँले हिर्काएर पनि केही फाइदा छैन हो आमालाई पनि अलिक स्ट्रिक हुनु भन्नु तपाईँको बुडीलाई अन्त मात्रै हुन्छ अन्त यहाँ पनि प्रिन्सिपलले अलिकति त गर्दै थियो हुन्छ नि अब भन्दै थियो नराम्रो भएको यो केटा भनेर अब स्कुलमा पनि पोइन्ट आउट भइसकेको छ भने त टिसी दिने बेर लाग्दैन अलिकति नराम्रो केही गरिगयो भने होइन त्यहीकारण चाहिँ अलिकति चाहिँ अब तपाईँले हेरिदिनु भनेर अब तपाईँले जति हेरे पनि त्यसले टेर्ने त होइन हो तर भए पनि अब तपाईँले अलिकति चाहिँ गर्नु भनेर अब अलिक हिर्काएर भए पनि पढाउनु चाहिँ पढाउनु भनेर किनकि पुरा एकाडेमिक्समा चाहिँ लो माक्स आउँछ त्यसको हजुर ड्रोइङमा त त्यो अब एकदम राम्रै छ तर अब ड्रोइङ मात्रै गरेर हुँदैन अब त्यसको अझै बहिनीहरूले पनि सोद्धाखेरि अब के के सल्भहरू गर्नु भन्दा अब त्यसले के भन्छ भन्नुहोस् त ड्रोइङ मात्रै गरेर त देखाउनु सक्दैन त्यही कारण चाहिँ अब अब त्यसलाई त्यति नै ड्रोइङमा रुचि छ भने चाहिँ अब पछि चाहिँ अब तपाईँले त्यसलाई ड्रोइङ कलेज युनिभर्सिटीहरूतिर पनि जानु त सक्छ तर त्यसको लागि पनि अब स्कुलको त चाहिन्छ होइन हजुर त्यही कारण चाहिँ अलिकति चाहिँ पढाउनु भनेर हौ हजुर टिचर अन्त के भन्छ ट्युसनहरूतिर पनि हो अँ फेरि अब त्यो बङ गरेर जान्छ होला नि त अन्त फेरि त्यही त हजुर त्यही कारण चाहिँ अब अलिक पढाउनु भनेर हौ कल गरेको थिएँ अन्त अझै के भन्छ यहाँ अन्त भाइ त बसिरहेको छ तपाईँ कति बजी आइपुग्नु हुन्छ ए हुन्छ अलिक सम्झाउनु होइन हुन्छ हुन्छ गाडी पनि चलाउनु हुँदै होला हुन्छ हुन्छ हुन्छ हुन्छ